के हौ दादा त्यो ग्यास त आम्मामाम कम्ती छ त अन्त त्यसको त त्यो माथी त्योहरू पनि सबै लिकेज भएको जस्तो उयो रेगुलेटर लगाउँदा पनि त्यो उयो हुने ग्यास जाने के पठाइ दिनुभयो धेरै कम्ती छै ग्यास त कि बाहिरतिर उयो गरेको थियो के हो दादा आम्मामामाम बेकार तपाईँले के पठाइदिएको त्यो राम्रोसँगले हेरेर पठाइदिनु न त्यो सिलहरू पनि त्यो तोडेको जस्तो लागेको थियो है मलाई त आधा नै छ छि चलाको पठाई दिनुभयो होला नि त्यो त आधा नै त पठाइदिनु भएको छ अन्त कहिले अन्त त्यस्तो पाराले त हेर्नुहोस् त अँ पुरै आधा त त्यो के अन्त सबै त आधा उयो भएको छ अन्त उचाल्नु त आधा चलाएर पठाइदिनु भएछ बेकार पठाइदिनु भएछ नि हौ तपाईँले त्यो सिल त तोडिराखेको छ तपाईँको अँ सिल त तोडिराखेको छ त्यो राम्रो हेरेर पठाइदिनु न हौ छ्या त्यस्तो नपठाइदिनु न हौ आधा आधा पठाइदिएर के गर्नु भएको हौ तपाईँहरू त्यो सिलिन्डर खत्तम त्यो के हो आधा त्यस्तो पठाएर सिल पनि त तोडेको थियो तपाईँको सर्भिस त आजकल राम्रो आउनै छोडिसक्यो